कसैको विषयमा भावी पुस्तालाई के भन्न चाहन्छु सुझावहरू दिन चाहन्छु भने म कृषि आफूले गरेको हुनाले गर्दा कृषि मा आफ्नो आफूले लगाएको बालीहरू राम्रोसँग उयो गर्नु पर्छ कृषि आफूले उत्पादन गरेको खाने कुराहरू खान पाइन्छ त्यसै कारणले कृषि गर्नु नछोड्नु कृषि समय अनुसारको अन्न बालीहरू लगायो भने राम्रो हुन्छ हरे कहिले बजारबाट किनेर ल्याउनु पऱ्यो भने हरएक हरएक किसिमको दबाईको मलहरू हुन्छ त्यस कारणले गर्दा यो खानु खराब हो जति सक्दो आफ्नै जमिनमा जमिनमा केही उत्पादन गरेर खानु राम्रो हो नानी हो भनेर सल्लाह सुझावहरू दिनु चाहन्छु किनभने बजारको खाने कुराहरू किन्यो भने अनेक थरीको रोगहरू निस्कन्छ र आफ्नो जमिन हुँदा हुँदै कृषि प्रदान हो हाम्रो भनेको त्यही कारणले गर्दा मजाले म आफ्नै घरमा गाईको मल लगाएर उब्जनी गऱ्यो भने हाम्रो शरीरलाई स्वास्थ्य हुन्छ भन्न चाहन्छु